बिरुवाहरूको लागि चाहिँ म अब कुन चाहिँ कुन चाहिँ प्लान्ट चाहिँ काटेर अलिकति भचाएर सार्ने खालको हुन्छ त्यसै करण चाहिँ त्यही भएर चाहिँ म अब म त्यो मेरोमा एउटा मात्रै प्लान्ट छ भने चाहिँ म त्यसलाई चाहिँ अलि अलि सानो सानो एउटा टुक्रा टुक्रा टुक्रा भँचाएर चाहिँ म पहिला बलुवामा हाली राख्छु त्यहाँदेखि बलुवामा हालेर चाहिँ पछाडि आफै जरा आइरहेको हुन्छ मुनिबाट त्यहाँदेखि जरा आएपछि चाहिँ पछाडि गएर चाहिँ त्यहाँदेखि पटमा मल माटोहरू हालेर चाहिँ त्यो जराको प्लान्टमा चाहिँ हाल प्लान्टमा चाहिँ त्यो जराको प्लान्ट चाहिँ उस पट माटोमा हालिराख्छु अनि पछाडि गएर म त्यसलाई ने त्यसरी नै सारेर सारेर दस बिसवटा दस बिसवटा चाहिँ बनाउँछु क अब कल एउटै कलर छ भने चाहिँ म त्यसलाई अलिकति दुईटा जरा चाहिँ मिक्स गरिकन चाहिँ अर्कै कलरको प्लान्ट अर्कै कलरको चेन्ज गरिकन बनाउँछु त्यस्तै गरेर नै म आफ्नो अब गार्डनिङ भयो गार्डनिङलाई त्यसरी नै आफ्नो हब्बी बनाएर त्यसरी नै प्लान्टहरू गर्छु त्यस्तै अब अब त्यो प्लान्टहरू कुन चाहिँ कुन चाहिँ प्लान्टहरू कुहिनु आँटेको हुन्छ त्यो प्लान्टलाई म फेरि माटो माटो मलहरू फेरि पानीहरू दिएर कोही घामले सुकेको हुन्छ पानीहरू दिएर त्यसलाई म जगाएर फेरी त्यसलाई सानो सानो भँचाएर फेरि अब फेरि फेरि भँचाएर फेरि त्यहाँ हाल्दै अर्को पटमा हाल्दै माटो माटो मल मिलाइकिन हाल्दै पानी हाल्दै अब कुन चाहिँ कुन चाहिँ प्लान्टलाई घाममा राख्नु हुँदैन कुन चाहिँ कुन चाहिँ प्लान्टलाई चिसोमा राख्नु हुँदैन त्यस्तै त्यही भएर चाहिँ म अब प्लान्टहरूलाई चाहिँ मजाले स्याहारेर राख्छु